हजुर तपाईँ लोन लिनु चाहानुहुन्छ हजुर म चाहिँ स्टेट ब्याङ्कबाट बोल्नुभाको अनि यहाँ हाम्रो चाहिँ यता नयाँ लोन नि नो लोन निक्लेको छ अनि त्यो लोनबाट चाहिँ इन्ट्रेस्ट पनि मजाको पाइन्छ अनि लोन पनि मजाको दिन्छ हजुर जस्तो कि तपाईँले हाम्रो ब्याङ्कबाट वन लेकको लोन लिनुभयो भने चाहिँ तपाईँले मन्थली चाइने हाम्रो टु पर्सेन्ट गरेर चाहिँ दिनुपर्छ अनि इयरली चाहिँ हाम्रो ट्वेन्टी फोर पर्सेन्ट गरेर दिनुपर्छ हजुर तपाईँले चाहिँ टु पर्स् हजुर हजुर भन्नुहोस्

हजुर तपाईँले सिक्स मन्थ गरेर चाहिँ फिफ्टी फिफ्टी थाउजेन्ड मतलब सिक्स मन्थमा फिफ्टी थाउजेन्ड अनि नेक्स्ट सिक्स मन्थमा चाहिँ फिफ्टी थाउजेन्ड गरेर भयो भने चाहिँ वन वन पर्सेन्ट गरेर चाहिँ तपाईँले पा पा दिनुपर्छ

हजुर हजुर त्यो चाहिँ तपाईँमाथि डिपेन्ड हुन्छ मतलब तपाईँले चु चुज गर्नुपाउँछ मतलब कति मन्थमा चाहिँ कति सालबाद चाहिँ तपाईँले त्यो लोन मतलब वापस गर्नुहुने हजुर तपाईँलाई इन्ट्रेस्ट चाहिँ पर मन्थ वन पर्सेन्ट गरेर चाहिँ इन्ट्रेस्ट दिनुपर्छ हजुर हजुर मतलब टु पर्सेन्ट चाहिँ वन लेकको लागि हो अन्ली वन पर्सेन्ट चाहिँ फिफ्टी थाउजेन्डको लागि अनि तपाईँले अझै सिक्स मन्थको लागि लिइरहनु भएको छ त्यसको लागि चाहिँ म वन पर्सेन्टै गरिन्छ

हजुर ट्वेन्टी फाइभ चाहिँ अलिकति धेरै नै कम्ती भयो त हाम्रो ब्याङ्कले चाहिँ अब मान्छेको पर्सनलिटी हेरेर पनि दिन्छ अनि तपाईँलाई हेर्दा चाहिँ तपाईँले फिफ्टी थाउजेन्डभन्दा कमको चाहिँ लिनु पाउँदैन

हजुर सबै थाहा भएर नि हामीले भनेको हो ए हजुर ट्वेन्टी फाइभ थाउजेन्डको चाहिँ हामीले दिँदैनौँ अनि फिफ्टी थाउजेन्ड गरेर चाहिँ हाम्रो पाइन्छ

हजुर हाम्रो कम्पनीबाट चाहिँ हामीले आफ्नो नाम भन्नु पाउँदैन हजुर हैन हाम्रो चाहिँ कम्पनीबाट हाम्रो कम्पनीको नामै लिनुपर्छ हाम्रो नाम चाहिँ लिनु पाइँदैन हैन हाम्रो चाहिँ यो कम्पनीको नम्बर हो कम्पनीको नम्बरबाट नै हामीले कल गरिन्छ हुन्छ हुन्छ गरिदिएँ